मलाई चाहिँ मेरो मेरोमा चाहिँ अहिले रियलमी छ होइन रियलमी फोन छ तर म सेट के भन्छ खुसी नै छुइनँ अब त्यो फोनमा चाहिँ एकदम ढिलो चल्छ हो अन्त मैले यता हाम्रोतिर उयो पनि छ अन्त हसबेन्ड चाहिँ अन्त उयो आइ फोन ल्याइदिन्छु भन्दैछ त्यसमा चाहिँ म खुसी लाग्छ होइन अन्त फोनको फोनमा अन्त हामीलाई चाहिँ आइ फोन नै मन पर्छ प्रायः लाई चाहिँ